स्कुलमा मलाई मनपर्ने विषय रहेको थियो नेपाली किनभने म एउटा नेपाली छोरी भएकोले गर्दा मलाई नेपाली सजिलो लाग्दछ अनि त्यसमा थुप्रै यस्तो शब्दहरू चिनिरहेको बोलिरहेको हुन्छ र मलाई लेख्न पनि एकदमै सजिलो लाग्छ बोल्न त झन् हामी बोलिरहेको नै हुन्छ त्यही शब्द नै हामीले परिक्षामा पनि त्यसको नै कथा कविताहरू पढेर त्यसलाई हामीले लेखेर हामीले मार्क्स पाउने गर्दथ्यौँ भने एकदमै सजिलो प्रकारको एउटा परिक्षा रहेको हुन्थ्यो र कथा हाम्रो जीवनमा हामीले यसो आफ्नो आफ्नो कहानी जीवन कथा लेखेको हुन्छ कविहरूले कवि कविताहरूमा र कथाकारहरूले त्यसरी तिनीहरूको जीवनी कथाहरू सुन्दा मलाई एकदमै राम्रो लाग्थ्यो उहाँको जीवन उहाँले भोगेको बिताएको समयहरू हामीले यसरी पढेर बुझेर हामीले परिक्षामा त्यही नै लेख्नु पाउँदा र राम्रो मार्क्स आउने गर्थ्यो भने मलाई एकदमै प्रिय लाग्थ्यो मलाई मेरो नेपाली सब्जेक्ट